र हामीले चाहिँ तिहारमा चाहिँ के गर्छौँ भन्दाखेरि चाहिँ हाम्रो अर्को एउटा उयो पनि हुन्छ है त्यसमा चाहिँ हामी जुन चाहिँ नारीहरू स्त्रीहरू हुन्छौँ स्त्रीहरूले चाहिँ हामीले के मनाउँछौँ भनेदेखि चाहिँ जुन चाहिँ हाम्रो भाइटिकादेखि नै अघिल्लो मनाइन्छ त्यो चाहिँ हुन्छ हाम्रो भैलेनि खेल्ने गाई तिहार औँसी हुन्छ त्यो दिन चाहिँ बिहान खेरि चाहिँ हाम्रो के हुन्छ भने गाईलाई पुज्ने दस्तुर हुन्छ गाईलाई पूजा गर्छौँ रोटीहरू खुवाइदिन्छौँ फुलको माला लगाइदिन्छौँ है त्यस पछाडि बेलुका बेलुका चाहिँ भँडारमा जुन चाहिँ हाम्रो पूजा गर्ने ठाउँ हुन्छ त्यो ठाउँमा चाहिँ हामीले त्यो पूजा गर्ने ठाउँलाई चाहिँ मज्जाले सृङ्गारेर है लक्ष्मी आउने पाराले चाहिँ सृङ्गारेको हुन्छौँ हामीले त्यसलाई चाहिँ सृङ्गारेर मज्जाले बनाएको हुन्छ त्यस पछाडि त्यहाँ लक्ष्मीलाई पुज्छौँ हामी लक्ष्मीलाई पुजि सकेपछि सानो नानी बालकहरूदेखि देखि ठुलो ठुलोहरूसम्मको चाहिँ आउँछन् र चाहिँ हामीले खेल्ने गर्छौँ भैलिनी र भैलिनी चाहिँ हामीले कसरी खेल्छौँ भन्दाखेरि चाहिँ भैलिनी आयौँ आँगन बढारी कुढारी राखन भन्ने यस्तो पाराको गीत हुन्छ हामीले हो त्यो गीतमा चाहिँ हामीले गीत गाउछौँ एकदमै लामो हुन्छ त्यसमा है एकदमै तपाईँहरूले एकदमै राम्रो राम्रो शब्दहरू हालेर भन्न सक्नुहुनेछ है त्यस पछाडि त्यो खेलिसके पछाडि हामीले हामीले आशीष दिन्छौँ आशीष चाहिँ कसरी दिन्छौँ भन्दाखेरि चाहिँ कतिबेला भन्दाखेरि चाहिँ जब हामी भैलिनी खेल्दै गरेको हुन्छौँ जुन चाहिँ त्यो गीत लय हालेर गाइरहेको हुन्छौँ त्यो लय हालेर गाइरहेको बेलामा घरको मूल मान्छे या घरको बुढी आमाले चाहिँ ल्याउनुहुन्छ नाङ्लोमा नाङ्लोमा चामल मज्जाले हालेर प्लेटलाई सजाएर झर्के थाल हुन्छ झर्के थालमा चाहिँ मज्जाले फुलले सजाएर है लोटा राखेर मज्जाले सजाउनुभएको हुन्छ दियो हुन्छ त्यहाँ दियोको वरिपरि पैसा राख्नुभएको हुन्छ र चाहिँ त्यसलाई हामीले के भन्छौँ दक्षिणा भन्छौँ जुन चाहिँ हामीले मेहनत लगाएर लय हालेर गाएको हुन्छौँ त्यसको बदलामा चाहिँ हामीले उहाँ हामीलाई उहाँहरूले उपहार दिनुभएको हो हामीले उहाँहरूको घरमा गएर चाहिँ लक्ष्मीको वास होस् भन्ने हामीले यस्तोहरू भनेको हुन्छौँ र त्यस्तो भन्दाखेरि भनेका हुन्छौँ र चाहिँ उहाँहरूले हामीलाई उपहार दिनुभएको हो धन्यवाद चढाउनुभएको हामीलाई है र त्यो आइसकेपछि हामीले आशीष दिन्छौँ आशीष हामीले कसरी दिन्छौँ त्यो तपाईँहरूले सुन्नुहोस् है त यसै घरका माताजीले तेलै पानी छुँदा तेलै हउन् भन्ने हो त्यस्तो पाराले हामीले आशीष दिन्छौँ र चाहिँ हामीले त्यसरी आशीष दिन्छौँ र त्यो भैलिनी खेल्नुमा चाहिँ मज्जा आउँछ हामीलाई जुन चाहिँ एउटा त्यो रमाइलो हुन्छ हाम्रो पुर्ख्यौलीदेखि आउँदै मनाउँदै गरेको आएको चाडपर्व हो है हामीले त्यो मनाउन पाउँदा एकदमै खुसी लाग्छ मज्जा पनि आउँछ र हाम्रो त्यो गाई तिहार सकिन्छ र जुन जुन जुन दिन हाम्रो भाइटिका मनाउँछौँ त्यो बेलुका पनि हाम्रो अर्को एउटा हुन्छ त्यसलाई भनिन्छ देउसी त्यहाँ देउसी चाहिँ कसले खेलिन्छ भन्दाखेरि चाहिँ भैलिनी चाहिँ नारी स्त्रीहरूले खेल्छन भनेदेखि चाहिँ देउसी चाहिँ पुरूषहरूले खेल्छन् पुरूष सानो भाइ भाइ दाजु भाइहरूले खेल्ने हो देउसी चाहिँ र चाहिँ भैली चाहिँ दिदी बहिनीहरूले आमाहरूले खेल्ने हो र चाहिँ देउसीमा चाहिँ कसरी खेल्छन् भन्दाखेरि देउसी चाहिँ दिनमा खेल्छन् भैली चाहिँ रातमा खेल्छन् किनभने भैली चाहिँ लक्ष्मी पुज्छन लक्ष्मी कतिखेर पुज्छन बेलुका पुज्छन बेलुका पुजिसकेपछि भैली खेल्छन् र देउसी चाहिँ कसरी खेल्छन् भन्दाखेरि दाजु भाइले मादल लिएर आएका हुन्छन् है दाजु भाइहरू राम्रो एकदम दौरा सुरूवालमा आएका हुन्छन् र राम्राहरू भएर आएका हुन्छन् र उनीहरूले चाहिँ देउसी खेल्छन् देउसी चाहिँ थप्पडी मार्दै मादल बजाउँदै आहै भन मेरा भाइ हो देउसी रे भन्दै यसरी नै यो एउटा पनि एउटा गीतै हो भनौँ है पहिलादेखि मान्दै आइगर मान्दै आएको हाम्रो पर्वै हो यो पनि पुर्ख्यौली पर्वै हो है यसलाई र हामीले मान्नै पर्छ र आउँदो भविष्यलाई पनि हामीले यसलाई फल यसलाई दोहोऱ्याउनु पर्छ हामीले गर्नै पर्छ वर्षमा एकखेप आउँछ यो पर्व है यो पर्वलाई चाहिँ हामीले एकदमै मनबाटै एकदम खुसी मनाएर चाहिँ मनाउने गर्छौँ र यो खेल्नमा हामीलाई एकदमै मज्जा पनि आउछ आनन्द आउछ